मलाई चाहिँ अब यस्तो लाग्छ कि जिममा गएर हैन ट्रेडमिलमा कुद्नु चाहिँ आवश्यकता छैन जस्तो लाग्छ किनभने हाम्रो त गाउँघरमा ग्राउन्डहरू हैन ग्राउन्डहरू थुप्रो हुन्छ खेल्ने जग्गाहरू हामी त त्यही नेचरकै नेचरैसँग अब कुद्ने खेल्ने बानी हो तर त्यो ट्रेडमिल चाहिँ हामीहरूलाई हैन अब सहरबजारमा जस्तै टाउनहरू भयो सिटीहरू भयो ठुल्ठुलो बजारहरूतिर जहाँनिर चाहिँ अब खेल्ने खेलकुद गर्ने जग्गा हुँदैन त्यस्तो त्यस्तो जग्गामा चाहिँ यो ट्रेडमिलको ज जरुरत पर्छ किनभने या त एक्सर्साइज गर्ने जग्गाहरू हुँदैन त्यहाँनिर सबै जग्गा जिमहरू खोलेको हुन्छ त्यही भएर चाहिँ सबैजना त्यहाँनिर जिममा जाने आफ्नो फिजिकल हेल्थको लागि त जानै पर्यो त्यही भएर चाहिँ जिममा जाने जिममा गएर अब अरू एक्टिभिटिजहरू ट्रेडमिलमा कुद्नु चाहिँ अब उनीहरूको लागि हो तर हाम्रो लागि चाहिँ हैन हाम् हामीहरू चाहिँ अब घरकै छेउमा ग्राउन्ड छ त्यहाँनिर गएर हामी त्यहीँनिर हाम्रो फिजिकल एक्टिभिटिजहरू गर्दा भइहाल्छ खेल्दा कुद्दा नानीहरू खेल्दा बुढोपाकाहरू पनि आएर बस्छ गफ गर्छ है त हामीहरू पनि कुद्छौँ त्यहाँनिर गएर हाम्रो त्यहीँनिर त्यहीँनिर म त सानैदेखिको त्यहीँनिर गएर त्यहाँनिर खेलकुद गरेर नै त्यहीँनिर कुदैर नै मेरो फिजिकल हेल्थ अहिलेसम्म राम्रो छ मलाई चाहिँ लाग्दैन कि त्यहाँनिर ट्रेडमिलमा कुदेर चाहिँ फिजिकल हेल्थ बनाउनु भनेर चाहिँ मलाई चाहिँ लाग्दैन हामी हाम्रो नै घरछेउको ग्राउन्डतिर गएर कुदेर आफ्नो फिजिकल हेल्थ राम्रो बनाउन सक्छौँ मलाई चाहिँ त्यस्तो लाग्छ